हजुर हो त हजुर हजुर हजुर जेला महँगो होइन नि अहिले उयो छ नि त महँगै छ नि त कप् मैले पनि त कपडाहरू ल्याउनु पर्यो मलाई पनि त महँगै लिन्छ मैले पनि एक दुई पैसा अब मैले पनि एक दुई पैसा खाएरै गर्नु पर्यो नि त तपाईँलाई त मैले त्यस्तो महँगो गरेको छुइनँ हौ अरूलाई हेरेर त अरूलाई त अझै अब अलिअलि मिलाएर दिनुहोस् न तपाईँ विचार गरेर तर मलाई पनि अलिक त पोसाउनु पर्यो नि कपडाको दाम मैले पनि उयो गर्नु पर्यो सिलाएको भयो अहिले त त्यस्तो खासै केही छैन त्यही अहिले त फिलहाल त म बिजी नै छु भनौँ न पुरै लुगाहरू लिएको छ सिलाउनु त्यो नानीको ड्रेसहरू पनि छ अनि अहिले चाहिँ अलिकति बिजी छ अलिक बादमा एक हप्ता बादतिर आउनु भयो भने चाहिँ अलिक फ्री हुन्छ अहिले त नयाँ त्यस्तो केही ल्याएको छैन ल्यायो भने म इन्फर्म गर्छु नि तपाईँलाई हुन्छ ल्यायो ल्यायो भने त म इन्फर्म गरिहाल्छु नि ए हुन्छ हुन्छ तर मैले त्यस्तो महँगो त गरेको छुइनँ नि अब मलाई पनि त एक दुई पैसा त राख्नै पर्यो अब हो कि होइन भन्नुहोस् त त्यही राखेर त्यत्रो महँगो कहाँ राखेको छु मैले त्यस्तो अलिअलि त राखेको छु मैले पनि उताबाट कपडा किनेर ल्याउनु पर्यो किनेर लिएर सिलाएर हो नि त मैले गरेको दाम अनि यहाँ अरू पनि छ उनीहरूलाई दिनुपर्यो हुन्छ हुन्छ हजुर हजुर राम्रो त राम्रो छ नि तपाईँले उयो गर्नै पर्दैन बिगारेको छुइनँ अहिलेसम्म फिडब्याकहरू राम्रो राम्रो दिँदैछ सबैले हो नि हौ होइन नि त्यस्तो नसुर्ताइ लाँदा हुन्छ नि तपाईँको हुन्छ हुन्छ